अहिले त गाउँको युवाहरू सबैजनाले फर्स्ट प्रायोरिटी या कोसिस त गभर्मेन्ट जबहरूको लागि नै गर्छ तर सबैको भाग्यमा हुँदैन र आफ्नो जीविका चलाउनको लागि उनीहरू फाल्टो सहरहरूतिर अरू जग्गातिर गएर आफ्नो जीविका चलाउने गर्छ र कमाउ कमाइ गर्ने काम गर्छ त्यसको लागि सबैजना कसै फरेन कन्ट्रीहरू पनि जान्छ या कसै कसै यही देशभित्र नै कति जग्गा अरू जग्गा अन्य अन्य जग्गा गएर कमाउँछन् र त्यस्तै जग्गाहरू चाहिँ कतिजना सिलगढी गएर कमाउँछ कतिज कतिजना यहीँनिर अब आफ्नै सहरमा बसेर कमाउँछ कतिजना फरेन जान्छ जस्तै दुबई भयो आबुदबीहरू र कतार कुबेत भन्ने जग्गाहरू यो अरब कन्ट्रीहरूतिर प्राय जाने गर्छ आफ्नो जीविका चलाउनुको लागि र उनीहरूको प्राय काम यहाँ उनीहरूको जब भनौँ न त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ कतिजनाले सेल्सहरूतिर गर्ने गर्छ कतिजनाले होटलहरूतिर गर्ने गर्छ कतिजनाले ब्याङ्कतिर गर्ने गर्छ र उनीहरू त्य त्यसरी गएर बाहिर गएर आफ्नो जीविका चलाएर त्यतैनिर बसाइँ सर्छ त्यतैतिर बसेर आफ्नो जीविका चलाउने गर्छ र भिन्न भिन्न अब थुप्रो कामहरू हुन्छ हुनु त तर उनीहरूले पहिलो प्रायोरिटी त गभर्मेन्ट जबलाई दिएको हुन्छ तर त्यो नभए नभएको कारणले गर्दाखेरि अरू जबहरू पनि गर्छन् जस्तै मैले भनिहालेँ